चाडपर्वमा विशेष पकाउने कुराहरूमा जुन माछा मासु पकाउनु पर्छ म खाँदिन र जसले खान्छ र उनीहरूले पकाउँछन् खान्छन् म यस क्षेत्रमा जाँदिन पनि र मलाई मन पर्छ पनिर पनिर म पकाउनु पकाउँछु खानु पनि मन पर्छ र अरूमा दही दुध घिउ यो कुरोहरू मलाई एकदमै औधी मन पर्छ पनिर मन पर्छ र सब्जीहरूमा सबै सब्जी खान्छु स त्यति छ म नखाने सब्जी छ दुई चारवटा सब्जी छ नत्र म प्रायः खान्छु र दालमा विशेष प्रथम मुङ दाल दोस्रो मुसुरी दाल र अरू दालमा त्यति इच्छा पनि लाग्दैन खाँदिन पनि र यो प्रकारले बनाउँछु म बनाउनुमा दसैँ तिहार यस्तो पर्व कुनै पनि आयो भने म पकाउनु ठ ठिकै छु पकाउँछु दाल सब्जी भात भेज खाना जे जे छ सबै कुरामा म रेडी छु तर मांसाहारी चाहिँ म बनाउँदिन पनि खाँदिन पनि खानेहरूले बनाउँछन् खान्छन् र खाँदाखेरि म केही भन्दिनँ किन खाने कुरो हो खान्छ्न् म नखानेले खाँदिन अलग छु म अलग खान्छु भेज खाना खान्छु बास म अलग बस्छु उनीहरू पकाउँछन् खान्छन् सक्छन् भा साफसुग्घर भाँडा बर्तन सफा गर्छन् बास भयो यही प्रकारले चल्छ अनि भेज खाना चाहिँ म बनाउँछु